नागरिकहरू को सुरक्षाको लागि चाहिँ र समाजमा शान्ति कायम गर्नको लागि कानुनी व्यवस्थामा चाहिँ अलिक स्ट्रङ र विश्वासी विश्वासी व्यक्तिहरूलाई राख्नुपर्छ जस्तै आफ्नो ड्युटीलाई राम्रोसंँगले निभाउनु पर्यो र र जुन कामहरू छ त्यो चाहिँ राम्रोसँग ले गर्नु पर्यो होइन जसमा चाहिँ र शान्ति ल्याउन चाहिँ समाजमा शान्ति ल्याउनको लागि चाहिँ अँ जुन जुन नराम्रो व्यक्तिहरू छ जसको कारणले चाहिँ गाउँ समाजतिर नराम्रो कुराको उत्पन्न हुन्छ र यस्तो नराम्रो कामहरू गर्छ उनीहरूलाई चाहिँ कानुनद्वारा एउटा स्ट्रिक पनिसमेन्ट राख्नु पर्यो जसको कारणले चाहिँ अरू आउँने युथ जेनेरेसन पनि त्यो बाटोमा जानु देखि चाहिँ डराउनु पर्यो होइन र देशमा अपराधको अपराधलाई कम्ति गर्नुको लागि चाहिँ जुन अपराध छ त्यसको पनिसमेन्ट चाहिँ एउटा स्ट्रिक पनिसमेन्ट जस जसलाई सुनेर चाहिँ अपराधीहरूले चाहिँ त्यो पनिसमेन्ट देखी चाहिँ त्यो पनिसमेन्ट देखी चाहिँ डराउनु पर्यो र त्यो पनिसमेन्टदेखिडराएर चाहिँ उनीहरूले त्यो पनिसमेन्ट गर्नु छोड्नु पर्यो जस्तै कि इफ कसैले कसैलाई कसैसँग कसैले मर्डर गरेको छ भने उनीहरूलाई त्यो कम्ती समयसम्म जेलमा राखेर छोड्नु होइन तर उनीहरूलाई डाइरेक्ट ह्याङ्गिङ दिनु पर्यो जसको कारणले अरू आउनेहरू पनि डराउँछन् डराओस् र उनीहरूले पनि यो अपराध गर्नदेखि जोगिन्छ र धेरै मान्छेहरू पनि यस्तो नराम्रो अपराधहरूबाट बाँच जोगिन सक्छ होइन अन्त यसमा पोलिटिक्स पनि मिल्नु पर्यो त्यसको कारणले पोलिटिक्सले अपराधीहरूलाई सपोर्ट गर्नु भएन र र कानुन कानुनीमा एउटा विश्वासी व्यक्तिहरू छ भने आफ्नो काम राम्रोसँगले गर्छ र उनीहरूले अपराधीहरूलाई छोड्दैन र उनीहरूले हरेक अपराधीलाई पक्रेर जेलमा मात्र राखेर होइन तर उनीहरूलाई त्यो अपराधको एउटा राम्रो र एउटा जसको कारणले जुन अपराध जो पनिसमेन्ट छ त्यसले गर्दा चाहिँ अरू आउने युथहरू पनि त्यो नराम्रो अपराध गर्नदेखि चाहिँ डराओस् र र देश समाज र नागरिकहरू बिचमा चाहिँ शान्ति र सुरक्षा सधैँभरि कायम हुने छ यस्तो गरेछ भने चाहिँ होइन र यसमा चाहिँ पोलिटिक्स कानुनीको चाहिँ धेरै ठुलो हात रहेको छ र यो सब चाहिँ सुधार्नु पर्ने छ र यति नै